र विशेष मैले एउटा अनलाइनबाट एउटा जुत्ता मजाको नक्सामा चाहिँ दामी हेरेको थिएँ त्यही आधारमा मैले मगाएको थिएँ तर त्यो नक्साको आधारमा आएन एकदमै त्यो एकदमै रड्डी त्यो प्रकारको आउँदाखेरि चाहिँ अब उसो म यो उयसबाट चाहिँ म यो अनलाइन जति पनि छ कतिवटा कुरोमा नक्सा हेरेर मात्रै नहुँदो रहेछ त्यो डुप्लिकेट सामान हो कि के हो कसो त्यो म अबदेखि चाहिँ म मगाउँदिनँ